हेलो हजुर दिदी ए हजुर म गएको थिएँ त आज बिहान मेरो हजुरबा एडमिट हुनुहुन्छ कि हजुर ए हजुर हजुर ए हजुर आज बिहान देख्नु भएको थियो होला नि मेरो हजुरबाको ऊ यो गलब्लाडर स्टोन्सहरू भएको छ अन्त सर्जरी पुरा भुँडी दुख्दैथ्यो अन्त त्यहाँ डक्टरलाई देखाएको थिएँ माथि अनि त्यही माथि गभर्नमेन्टमै एडमिट गर्नु भएको छ अन्त एडमिट त गराइराखेको छ जेनेरल वार्डमा तपाईँको चाहिँ को एडमिट छ हजुर ए हजुर त्यो डक्टर्सहरू तपाईँको भिजिट गर्दैछ टाइममा ए हाम्रो पनि डक्टर्सहरूले अहिले टेस्टहरू लेखिदिनु भएको छ अल्ट्रासाउन्डहरू सिटी स्क्यानहरू गर्नु भनेर तर यहाँ त खै टोकन पनि ढिलो दिँदोरहेछ अन्त मसिनहरू पनि काम गरिदिएको छैन राम्रो रिपोर्टहरू ढिलो हुन्छ भनेर भन्दैथ्यो त्यही त अर्को जग्गा रेफर लानुपर्छ कि भनेर सोचेको डक्टरसँग कुरा गर्नु गर्नुको लागि त्यही आज बेलुका चाहिँ डक्टरलाई भेटेर मजाले रेफरको बारेमा कुरा गर्नुपऱ्यो त्यही सोच्दै थिएँ हाम्रो यहाँ रेफर अब अलिकति राम्रो डक्टर भनेको सिलगढीहरूमा छ नजिकै अनि डक्टरसँग एकपल्ट कन्सल्ट गरेर उहाँले जहाँ भन्नुहुन्छ जो डक्टर ठिक लाग्छ भन्नुहुन्छ त्यही रेफर गर्नुपऱ्यो दबाईहरूले भएन भने चाहिँ सर्जरी गर्नुपर्छ होला भन्दैथ्यो हजुर हजुर हजुर त्यही त हाम्रो पनि त्यस्तै भइरहेको छ बिहान एकपल्टमात्रै भिजिट गर्नु भएको थियो त्यसको बाद त हेर्नु भएको छैन जुनियर डक्टर्सहरू चाहिँ हुनु हुँदारहेछ र अहिले बेलुका इभिनिङमा भेट्छ होला भन्दैछ त्यो पनि कन्फर्म छैन अरे उनीहरूको साइडबाट हजुर हजुर हामीले पनि माथि प्राइभेटमै देखाएको थियो क्लिनिकमै त्यही देखे देखाएर चाहिँ एडमिट गर्नु भन्नुभयो अनि त्यही भएर यता मेरो गभर्नमेन्टमै एडमिट गर्नु भन्नुभयो अन्त गरेको तर अब खै रेफर लानुपर्छ होला सायद यहाँ त राम्रो हेरेको जस्तो लागेन हजुर हजुर हुन्छ हुन्छ दिदी भेट् अँ हुन्छ भेटेको बेलामा बात गरौँ न हुन्छ